हेलो हेलो दाजु हजुर दाजु ए दाजु सुन्नुहोस् न मेरो घरमा नि दाजुको बिहा छ कि त्यसको लागि मलाई चाहिँ सब्जीहरू चाहिएको थियो तपाईँको दोकानमा चाहिँ के के कस्तो भेराइटी सब्जीहरू पाउँछ वेडिङको लागि पाइन्छ फ्रेसै फ्रेस चाहिन्छ छ ल फ्रेस ए हजुर अन्त म तपाईँलाई लिस्ट भन्दैछु कि तपाईँ लिस्ट लेख्नुहोस् न एकपल्ट अन्त होइन आलु कसरी दिनु हुँदैछ आलु केजी हजुर मलाई त अलिकति धेरै चाहिएको अलिकति कम्ती गरिदिनु सक्नुहुन्छ होला नि मलाई बिस केजी आलु चाहिएको छ फुलकोपी फुलकोपी कसरी छ फुलकोपी मलाई पन्ध्र केजी चाहिएको छ हजुर हजुर फुलकोपी मलाई पन्ध्र केजी हजुर ह अन्त अन्त टमाटर मलाई दस केजी हजुर अन्त अन्त खोर्सानी मलाई हाफ केजी पाँच सय ग्राम हजुर हजुर हजुर त्यहाँदेखिको मलाई बिन्स बिन्स ग्रिन बिन्स चाहिन्छ हजुर पाँच केजी सानो खाले सानो सानो हजुर अर्ग्यानिक अर्ग्यानिक हो भने त राम्रो हुन्छ अर्ग्यानिक हो भने त एकदम राम्रो हुन्छ हजुर हजुर हुन्छ केही छैन मलाई चाहिँ राम्रो फ्रेस चाहिँ दिनुहोस् न नबिग्रिएको बिहाको लागि हो कि त्यसले ए हुन्छ अन्त अझै अन्त मलाई त्यो उयो चाहिएको छ प्याज चाहिएको छ कसरी दिनुहुँदैछ प्याज बिस रुपे ए मलाई पल्लामा पल्लामा मिलाएर पाँच केजी दिनुहोस् न ल अन्त त्याँदेखिन्को काँक्रा चाहिएको छ काँक्रा पनि मलाई पाँच केजी नै चाहियो हो हजुर राम्रो छ हजुर पाँच केजी हजुर पाँच केजी पाँच केजी नै चाहिन्छ अन्त धनियापत्ता धनियापत्ता छ तपाईँकोमा धनियापत्ता ए मलाई धनियापत्ता पनि चाहिएको छ केजीमा हुन्छ कि मुठ्ठामा हजुर के कस्तो पाउँछ केजीमा कि हजुर ए हुन्छ फ्रेसै छ हजुर ए हजुर हुन्छ भयो अब आजलाई भयो ल म तपाईँलाई फेरि कल गर्छु हजुर हजुर हजुर यति नै हजुर म आउँछु एकछिनमा हजुर हस् हस् हुन्छ थ्याङ्कयू हुन्छ